हाम्रो शिक्षित शिक्षित हुनेलाई शिक्षित म शिक्षितको बारेमा भन्नु चहान्छु होइन शिक्षित भएपछि चाहिँ के बेनिफिट छ भनेपछि चाहिँ शिक्षित र अ अशिक्षितमा चाहिँ कतिको डेफरेन्ट छ भनेपछि चाहिँ हामी पढेको छ भने चाहिँ बाहिर गयो भने बाई चान्स हामी ट्रेनमा गयो भने स्टेसनमा कहाँ कुन ठाउँ पुग्यो भनेर कसैलाई सोध्नु सक्दैन बोर्डमा लेखेको हुन्छ त्यो हेरेर पनि हामीले भन् हेर्नु सक्छ होइन कुन स्टेसन हो भनेर पढ्नु सक्छ कुनै इन्टरभ्युहरू पनि दिनु सक्छ पढेको छ भने हामीलाई ढाट्नु सक्दैन हिसाब किताबमा केहीमा पनि होइन अब कुनै मन डराउँदैन भने के हामी पढेको छ भने त होइन पढेको छ भने त हामीले केही सोध्यो भने पनि भन्नु सक्छ फ्याट्टै होइन पढेको छैन भने त हे कि पढ्नु लगाउँछ कि के गर्छ कि भन्ने डर हुन्छ हो अन्त त्यसैले हामीले गर्नु सक्दैन अन्त त्यसैमा अब पढेको छैन भने चाहिँ धेरै डर हुन्छ अब कुनै चिजमा हामीलाई ठग्छ होइन पढ्नु सक्दैन त्यसैले गर्दा चाहिँ अब धेरै डिफरेन्सहरू छ